हाम्रो यस क्षेत्रमा पाइने परिकारहरू धेरै छन् जस्तै गुन्द्रुक गुन्द्रुकलाई पहिला सागलाई उमालेर त्यसलाई तिन चार दिन पास राख्छ अनि पास राखेर चाहिँ निकालेर सुकाउँछ अनि त्यसलाई कसरी बनाउँछ भनेदेखिलाई पहिला तेल लगायो अनि प्याज तेलमा प्याज टमटरहरू भुट्यो अनि प्याज टमटर भुटेर अगाडि नै गुन्द्रुकलाई भिजाइराख्नु पर्छ अनि त्यसलाई प्याज टमटरमा त्यसलाई मजाले भुटेर त्यसमा झोल लगाएर खाइने गर्छ र सिन्कीहरू भयो सिन्कीहरूलाई चाहिँ सिन्कीलाई चाहिँ कसरी बनाउँछ भनेदेखिलाई पहिला मुलाको सानसानो पिसहरू काटेर त्यसलाई पनि त्यसरी नै उमालेर तिन चार दिन पास राखेर मजाले बनाएर खाने गर्छ अनि त्यस्तै सिस्नोहरू भयो सिस्नोको पातदेखिन् लिएर त्यसको फुलदेखिन् लिएर हाम्रो यता खाने गर्छ त्यसको सिस्नुको दाल खाने गर्छ अनि अरू कोदोको रोटीहरू भयो कोदोको ढिँडोहरू भयो धेरै खाने गर्छ किनेमाहरू भटमासबाट बनिने किनेमाहरू खाने गर्छ अनि मकैको भातहरू भयो मकैको पनि ढिँडोहरू भयो त्यस्तोहरू खाने गर्छ